हेलो हजुर भन्नुहोस् हजुर हजुर हजुर अँ फलफुलमा मेरोमा अहिले एप्पल छ अन्त त्यहाँबाट यो अनार छ हो अन्त मौसमी छ अन्त अरू पनि पाउनुहुन्छ तपाईँले यो के अरे एप्रिकेटहरू भयो त्यहाँबाट अन्त यो चिकुहरू भयो त्योहरू पनि पाउनुहुन्छ फ्रुट्सहरूमा चाहिँ हजुर छ छ ड्रेगन फ्रुट पनि छ नि ड्रेगन फ्रुट छ त्यहाँबाट अन्त तपाईँको किवी पनि छ किवी चाहिँ तिनवटा गरेर आउँछ प्याकेटको हजुर ड्रेगन फ्रुटको अहिले हजुर ड्रेगन फ्रुटको अहिले तपाईँको तिन सौ गरेर चल्दैछ किलोको हजुर एप्पल एक सौ तिस एक सौ चालिसहरू गरेर छ कि तर म कम्ती गरिदिन्छु नि तपाईँले कति किलो जस्तो लिनुहुन्छ चार किलोमा त्यो पाँच किलोहरू लिनुभयो भने चाहिँ कम्ती गरिदिन सक्छु हजुर पाँच किलो लिनुभयो भने चाहिँ म तपाईँलाई एक काम गर्छु नि एक चालिसको तपाईँलाई म एक बिस गरेर दिन्छु नि त किलोमा एक सौ त पोसाउँदैन होला एक सौ त अलि कम्तीमा आउँछ मार्जिन एक दस चाहिँ गरिदिन्छु नि त बरू ल किलोमा एक दस गरेर गरिदिन्छु तपाईँलाई पाँच किलोलाई एप्पल राम्रो छ राम्रो कश्मिरी एप्पल हो कि हजुर अँ एकदम रातो कलरको मजाको त्यो हजुर रसवाला त्यो कटप्पै त्यो अलिकति राम्रो साउन्ड आउने के त्यो टोक्दाखेरि पनि त्यस्तो खालको फ्यास्सो टाइपको छैन त्यो राम्रो छ रसिलो टाइपको हजुर सब्जीहरू चाहिँ हजुर सब्जीहरू चाहिँदैन

ए हजुर हजुर अन्त भन्नुभयो ए अरू केही फ्रेस नै छ तर अब हेरी कुन चाहिँवाला चाहिन्छ होला हाम्रोमा अहिले त तपाईँले उयो भन्नुभयो होइन कोला भन्नुभयो होइन कोला चाहिँ हाम्रोमा अहिले जहाजी छ चिनीचम्पा छ त्यहाँबाट मालभोग पनि छ

अँ अँ हजुर हजुर हजुर हजुर अन्त किवी किवी आएको छ अहिले राम्रो छ किवी तपाईँको त्यो काँचो होइन कि अलिक हल्का पाकेको टाइपको हुन्छ नि अलिक नरम नरम पाकेको टाइपको किवी आएको छ अलिक सस्तो पनि छ ठुलै छ ठुलै त्यस्तो सानसानो छैन ठुलै छ कि तपाईँलाई एक सौ बिस गरेर प्याकेटको लाग्छ अब प्याकेटमा तिनवटा गरेर आउँछ हो तपाईँले अलिकति कम्ती गरिदिन्छु ज्यादा लिनुभयो भने त तिन प्याकेटलाई त तिन प्याकेटलाई त एक सौ बिसै लाग्छ त्यसो भए एक सौ बिस गरेर गरिदिन्छु नि त हजुर मजाको छ मजाको यसो पाकेको राम्रो छ कि अरू केही त्यसो भए

हुन्छ हुन्छ हजुर मौसमीहरू पनि लिनुहुन्छ कि पाकेको आएको छ ल सिजन बल्ल आउँदैछ कि हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ त्यही गर्नुहोस् आउनुहोस् न तपाईँ कि अन्त आएर कोला पनि हेर्नुहोस् त्यहाँबाट अन्त लिएर जानुहोस् न हुन्छ ल हुन्छ हजुर हुन्छ हुन्छ